हेलो हजुर भन्नुहोस् न भन्नुहोस् न हजुर मैले अघि गरेको थिएँ त अहँ उयो मलाई चाहिन त चाहिएको थियो कि अन्त मलाई जुसहरू नि चाहिएको थियो हो अन्त एक कार्टुन जस्तो हुन्छ ओरेन्ज जुस ए हुन्छ उयो मलाई पठाइदिनुहोस् न ल मलाई एक कार्टुन जस्तो चाहिएको हो मेरो साथीहरू पनि छ नि त कि

ए हुन्छ कुन चाहिँ गाडीमा पठाउनुहुन्छ ए हिरणको हिरण त छिटो गयो होला हो छिटो जान्छ होला त प्रितिका फेरि साह्रै ढिलो हुँदैन अनि अन्त केमा पठाइदिनुहुन्छ म त आउनु सक्दिन फेरि आयो भने पनि होइन म त आउनु सक्दिन नि मेरो साथीहरू नि छ हो अन्त त्यही भएर आउनु सक्दिन नि ए हुन्छ ए हुन्छ कि उयो हुन्छ पठाइदिनुहोस् न ल म यो के भन्छ प्रितिका जान्छ होला कि अन्त त्यसमै ड्राइभरलाई भनेर पठाइदिनुहोस् न म पर्खिन्छु नि ल उयो हुन्छ स्नेक्स पनि पठाइदिनुहोस् हो अन्त जुसहरू पनि पठाइदिनुहोस् न ल हजुर अँ ए हुन्छ मलाई ए हुन्छ हुन्छ यही नम्बरमा कल गर्नुहोस् ल अहिले मलाई हुन्छ